हाम्रो भारतको इतिहास सोह्र शताब्दी अघिको मानिन्छ धेरै साल अघिको मानिन्छ अब यसमा कुन चाहिँ सालको हो कहिले भएको हो ईसा पूर्व कहिले हो भनेर चाहिँ विद्वानहरूको मतभेद पाइन्छ कुनै पनि विद्वानले चाहिँ अठोट गरेर भन्न सकिन्दैन कि यति साल अगाडि नै हाम्रो भारतको इतिहास हो भनेर मान्न सकिन्दैन त्यसरी नै अब उन्नाइसौँ शताब्दीको पाश्चात्य विद्वानहरूको दृष्टिकोण अनुसार चाहिँ के भनिन्छ भन्दाखेरि चाहिँ आर्यहरूको एउटा वर्ग थियो अरे जुन चाहिँ भारतीय उपमहाद्विपको सिमामा दुई हजार ईसा पूर्व अगाडि चाहिँ गएर त्यहाँ ऋग वेदको ऋचाहरूको रचना गरेको थियो अरे ऋचा भनेको चाहिँ के हो भन्दाखेरि त्यहाँ लेखिएको मन्त्रहरूको रचना गरिएको थियो अरे अनि त्यो गरेपछि चाहिँ अब आर्यहरूद्वारा चाहिँ त्यो उत्तम प्रकारको त्यो ऋचाहरूको रचना गरिँदा त्यो ऋचाहरूले ऋचाहरू जुन चाहिँ लेखिएको थियो त्यस अनुसार चाहिँ सम्पूर्ण भारत वर्षको इतिहास त्यहाँ लेखिएको छ भनेर मानिन्छ अनि अब मलाई मन पर्ने स्वतन्त्रता आन्दोलनदेखि असाधरण नेताहरूको नाम भन्नु पर्दा चाहिँ मलाई असाध्य मन पर्ने नेता भन्दा चाहिँ सुबास चन्द्र बोसकै नाम मेरो मन मस्तिष्कमा आउँछ र मलाई सुबास चन्द्र बोस अब मन पर्छ जसलाई चाहिँ अब नेताजीको नामले पनि चिनिन्छ उनी अब भारतीय राष्ट्रवादी थियोहोइन द्वितीय विश्व युद्धको अङ्ग्रेजहरूको बिरुद्धमा उनले लडाइ लडेको थियो